भारतमा हराउँदै गइरहेको र संरक्षण गर्न आवश्यक केही भारतीय कला शैली शैलीहरू मध्ये एउटा हो चित्रकला हामी मन्दिरहरूतिर पनि अहिले पनि थुप्रै चित्रकला अथवा पेन्टिङ्सहरू देख्ने गर्छौँ जसको ऐति ऐतिहासिक अथवा सांस्कृतिक महत्त्व रहेको हुन्छ तर आज भोलि यो कला हराउँदै गइरहेको छ अथवा लुप्त हुँदै गइरहेको छ र त्यसै कारणले गर्दा हामीले यसलाई संरक्षण गर्न धेरै नै आवश्यक भएको छ र अर्को हो एउटा अर्को हो मूर्तिकला अथवा मूर्ति खोपेर ढुङ्गा खोपेर मूर्ति बनाउने कला पनि धेरै नै लुप्त हुँदै गइरहेको छ यसको पनि सांस्कृतिक र ऐतिहासिक महत्त्व धेरै रहेको हुन्छ अथवा यस्ता मूर्तिकलाहरूमा पनि सा सांस्कृतिक ऐतिहासिक महत्त्व लुकेर बसेको हुन्छ र आज भोलि यो मूर्तिकला अथवा मूर्तिलाई खोपेर ढुङ्गालाई खोपेर मूर्ति बनाउने प्रक्रिया पनि एकदम कम्ती हुँदै गइरहेको छ र यस्ता कलाकारहरू धेरै नै घटेर गएको छ अथवा अब त लुप्त नै भएर गइरहेको छ त्यसै कारणले गर्दा यसलाई संरक्षण गर्न हामीलाई धेरै नै आवश्यक पर्दछ र आवश्यक छ